नेपाली भाषा हाम्रो मातृभाषा हुनाले गर्दा हामीले धेरैवटा समस्यासँग जुझ्नुपर्दछ जस्तो कि हामी अब बाहिर गयौँ भने हाम्रो भाषा कसैले बुझ्दैन अनि हामीलाई कस्तो राम्रो लाग्दैन किनकि हाम्रो पनि एउटा मातृभाषा हो हामीले पनि सबै भाषालाई मानेपछि हाम्रो भाषा तर कसैले मान्दैन अनि हामी हामीलाई यही देशको भारतकै भएर पनि बाहिरको देशको भनेर भन्छ अनि यस्तो नेपाली भाषाहरू हामीले बोल्दा पनि कस्तो लाग्छ अनि अर्को भाषा सिक्नमा मजबुर हुन्छौँ हामी तर हामीले हाम्रो नेपाली भाषालाई आफ्नो गर्व मान्नुपर्छ